पश्चिम बङ्गाल व्यवसायमा चाहिँ हामीले के गर्छौँ भने पान दोकान खोल्न पनि लाइसेन्स गर्नु पर्छ सानो सानो ठेला गाडीहरूतिर चाहिँ खोल्दाखेरि उनीहरूले जमिन जमिन ओगट्न पाउँदैन जमिन ओगटदाखेरि जे पनि जस्तै सानो सानो दोकानमा पनि जे गर्दा पनि म्युनिसिपालिटी हो भने पनि कानुन व्यवस्था हुन्छ जस्तै पुलिसले कानुनै खोज्छ सानो दोकानमा पनि उनीहरूको जगा अनुसार नै गर्नु पर्छ अन्त पञ्चायतमा हो भने उनीहरूलाई अथराइजेसन माग्नु पर्छ सानो सानो दोकानमा पनि हामीले कानुन जस्तै अब रक्सी दोकानतिर भयो भने पनि हामीले जहाँ पायो त्यही खोल्नु पाउँदैन त्यहाँ पनि लाइसेन्सै सुरु गर्नु पर्छ नगर निगमतिर पनि पुरै लाइसेन्सको आवश्यकता छ आवश्यकता छ किनभने हामीले धेरै व्यवसायहरूमा त्यही अब ठेला गाडी भयो ठेला गाडी पनि सानो जगा ओगटेर मात्रै उनीहरूले बेच्नु पाइन्छ सा ठुलो जगा ओगटेर बस्न पाइँदैन ठुलो जगा ओगट्यो भने त्यो पनि